हेलो अँ मैले त्यहाँनिर होटेलमा होटेल रुम बुक गरेको थिएँ कस्तो छ सुविधाहरू ऊ यो पानीसानीहरू कस्तो छ रुमहरू सर सफाइ कस्तो छ के छ खानापिना कस्तो राम्रो पाउँछ पाउँदैन कस्तो छ रुमहरूको पैसाहरू चाहिँ कति रुपियाँ रुम भाडा कति पैसा लिन्छ खानाहरू पनि तपाईँहरूकै होटेलबाट दिन्छ कि घुम्नु जानुहरू पनि पर घुम्नु जानुको लागि पनि सुविधा छ

डबल रुम डबल रुम खानाहरू कस्तो राम्रो पाउँछ पाउँदैन अन्त यता मासुहरू पाउँछ कि पाउँदैन कस्तो छ खानापिना राम्रो पाउँछ पाउँदैन भनेर सोधेको साइटसिनहरू पनि लान्छ तिमीहरूकोको तपाईँहरूको होटेलबाट घुमाउनु पनि लान्छ बाइरतिर घुमाउनु पनि ए ल हुन्छ दुइटा रुमको चाहिँ भाडा कति लाग्छ दस बाह्र हजार हामी अर्को हप्ता आउँदाखेरि बुक गरिदिनुहोस् है त्यो रुम

हुन्छ थ्याङ्क्यु